हाम्रो यतातिर अब राइडर्सहरूले चाहिँ हो भने चाहिँ हाम्रो गोर्खा राइडर्स हुनुहुन्छ हिमालयन राइडर्स है दाहरू हुनुहुन्छ र उनीहरू चाहिँ अब राइडमा चाहिँ अब तपाईँको वान मन्थहरूको लागि जानुहुन्छ सालमा दुई तिन खेप त जानै हुन्छ दाहरू है अन्त टाढा टाढा जानुहुन्छ लद्दाखहरू भयो तपाईँको नर्थइस्टमा हेर्यौँ भने आसाम मणिपुर है त्यतातिर जानुहुन्छ र दाहरूसँग अब अब मिलेर है एउटा मेम्बर भएर मलाई पनि जान मन छ दाहरूसँग दाहरूसँग जाने चान्स पाएन भने पनि आफ्नै एउटा ग्रुप खोलेर साथीहरूसँग मिलेर है एक खेप मलाई लद्दाख चाहिँ जानु मन छ तपाईँको है घुम्ने ठाउँहरू अन्त अर्को ब्लग्सहरू हेर्दाखेरि तपाईँको युट्युबतिर साह्रै दामी ठाउँहरू हुन्छ एक्सपिरियन्स गर्नुको लागि मलाई एकपल्ट लङ टुर जानु मन छ एक खेप